मैले तपाईँहरूको बुक स्टोरबाट एउटा बुक अर्डर गरेको थिएँ मेरो इकज्याम नजिकै आएको कारणले गर्दाखेरि त्यो बुक चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्स थियो यदि तपाईँहरूले त्यो बुक चाहिँ मलाई समयमै डेलिभर गर्नु सक्नु हुन्थेन भने पहिल्यैबाट इन्फर्म गर्नु सक्नुपर्थ्यो किनकि मैले अन्य स्टोरबाट पनि त्यो बुक्स् लिन सक्थेँ र म तपाईँहरूकै आशामा बसेको थिएँ तपाईँहरूकै स्टोरको आशामा बसेको थिएँ तर आज मकहाँ चाहिँ मेसेज मात्रै प्राप्त भयो बुक्स प्राप्त भएन तपाईँहरूले कुनै पनि कस्टमरलाई चाहिँ यसरी आशा मात्रै देखाउनु हुँदैन यदि तपाईँहरूकोबाट त्यो बुक्स चाहिँ तपाईँहरूले डेलिभेरी गर्नु सक्नु हुन्न भनेदेखि पहिल्यैबाट इन्फर्म गर्न सक्नु पर्थ्यो यसरी कस्टमरहरूलाई आश देखाउनु हुँदैन त्यो बुक्स् मेरो लागि कत्ति इम्पोर्टेन्ट थियो तपाईँहरूलाई थाहा छ तपाईँहरूको कारणले गर्दाखेरि आज मैले स्टडी गर्न सकिरहेकी छुइनँ यसरी कस्टमरहरलाई आश नदेखाउनु होला